खासै भन्नुपर्दा म त्यस्तो टाढो धेरै टाढो ठाउँहरू पनि गएको छु जस्तै साउथहरूमा मलायलम बोलिन्छ के बोलिन्छ म त्यस्तो ठाउँमा गएर मैले त्यस्तो फेस गर्नु परेको छैन अहिलेसम्म म माथि अब दार्जिलिङमा बस्ने मान्छे सिलगुडीमा आएँ सिलगुडीमा आउँदाखेरि सबैजनालाई एकदमै नेपाली राम्रैसँग आउँछ ठुला ठुला डक्टर भयो प्रोफेसरहरू भयो उहाँहरूलाई बोल्न नसके पनि उहाँहरूले मजाले बुझिहाल्नुहुन्छ मलाई त्यस्तो केही अहिलेसम्म समस्या भएको छैन किनभने सबैलाई नेपाली भाषा आउँछ अनि नेपाली भाषा नआए पनि सबैलाई हिन्दी एज ए नेसनल ल्याङग्वेज होइन हिन्दी सबैको नेसनल ल्याङग्वेज हो इन्डियाको सो नेपाली नआए पनि सबैलाई हिन्दी आइहाल्छ अनि मलाई म बेङ्गाली पनि अलिअलि बुझ्छु पनि बोल्छु पनि किनभने हाम्रो स्टेट ल्याङ्वेज हो अनि स्टेट ल्याङग्वेज अलिअलि आउँछ अब यहाँ भन्दा बाहिर अब गएँ भने चाहिँ अब साह्रो पर्ला त्यतिखेर इफ अब मलाई आएन बोल्नु साउथमा गएँ ब्याङ्गलोरमा गएँ तामिलनाडूमा गए भने त्यतिखेर अब उहाँहरूलाई इङ्गलिस आउँला म इङ्गलिसमा कन्भर्सेसन गर्ने ट्राइ गर्छु कि त मिडिएटर राख्छु तर अब प्राय कुनै नेपाली आउँदैन बेङ्गाली आउँदैन इङ्गलिस आउँदैन तर एज अ होल इन्डियालाई हिन्दी भाषा राम्ररी नै सबैलाई नै आउँछ सो म सबैसँग हिन्दी भाषामै कन्भर्सेसन गर्ने चाहिँ कोसिस गर्छु अगर म बाहिर गइहाले भने चाहिँ